दिनभरि पानीको आवश्यकता पर्ने विभिन्न कुराहरू हुन् पिउनु खाना बनाउनु लुगा धुनु भाँडा माझ्नु घर सफा गर्नु नुहाउनु सागसब्जीहरू र पौधाहरूमा पानी दिनु इत्यादि